साथी हेर न हालैमा मैले एउटा होम थेटर किनेको थिएँ कि साउन्ड पनि एकदम दामी त्यतिको मूल्यमा त यो होम थेटर त एकदमै मलाई त ठिक लाग्यो अब हुन्छ नि एउटा साउन्ड त्यो क्वालिटी पनि बजाउँदाखेरि पनि त्यो बेस पनि एकदमै राम्रो अनि त्यो अब बर्थडेहरूतिर बजाउँदाखेरि पनि अब त्यो डान्स गर्नु पनि त्यो अब हुन्छ नि एउटा अलग्गै मजा आउने क्या बेस पनि राम्रो सुन्ने गीत पनि राम्रो अब साउन्डको क्वालिटी राम्रो भएको एकदमै राम्रो रहेछ अन्त मैले त त्यो मूल्यमा त यतिको मूल्यमा त यो पाउनु मलाई त एकदमै राम्रो लाग्यो तिमीलाई कस्तो लाग्छ किन्छौ भने मलाई भन न म तिमी मैले जहाँबाट किनेको म तिमीलाई त्यहाँ लगिदिन्छु नि तिमीले मिलाउँदा पनि हुन्छ त्यस्तै खालको अरू होम थेटरहरू पनि छ तिमीलाई अलिक कम्ती मूल्यमा चाहिन्छ भने पनि त्यहाँनिर उपलब्ध छ तर मैले यो जुन चाहिँ होम थेटर किनेँ त्यो चाहिँ एकदमै राम्रो एकदमै राम्रो बिहेहरूतिर पनि त्यो बाहिरबाट नमगाउनु पर्ने त्यही होम थेटरले नै थाम्ने सबै हलमै सुन्ने गीत के हो सबै म्युजिकहरू पनि एकदमै राम्रो बेस त झन् एकदमै दामी कस्तो हुन्छ भने अब एकदमै त्यो पार्टीहरूतिर बजाउँछ नि त्यस्तो खालको अब रहेछ हो माइक पनि रहेछ अब तिमीले अब गीत पनि गउन सक्छौ अब त्यसमा धेरै राम्रो रहेछ